मसँग एउटा धार्मिक गीतहरू गाउनु मन मैले गाउनु गइरहेको छु त्यो गीतहरू चाहिँ के कृष्णको भजनहरू हो म गाएर तपाईँहरूलाई पनि सुनाउँदैछु कृष्ण काले नक्कले नक्कल नपार चालिसै गोपिनीको आँसु नझार कृष्ण काले नक्कले नक्कल नपार गोपिनी चालिसै गोपिनीको आँसु नझार राधे राधे राधे राधे अझ पनि अरू पनि भजनहरू छ तपाईँहरू सुन्नु चाहनु हुन्छ भने म अझ पनि गाउँदैछु तपाईँहरूले कतिवटा भजनहरू एकदम आफै शान्ति दिन्छ मनलाई आनन्द हुन्छ तपाईँहरूले यो एउटा भजन फेरि पनि सुनिदिनु होस् होला कृ के भन्छ राधे राधे कृष्ण राधे राधे कृष्ण राधे राधे राधे राधे जय श्री कृष्ण जय श्री कृष्ण जय श्री कृष्ण कृष्ण कृष्ण यो चाहिँ भजन हो एकदम मनको लागि शान्तिको लागि हामीले गाएको हो मनमा धेरै दुःखहरू हुँदा पनि हामीले यसरी भजनहरू गीत गाए भने हामीलाई मन धेरै नै शान्ति हुन्छ तपाईँहरूले पनि सुन्नु भएको होला सबजनाले एकदम राम्रो हो यो मन एकदम शान्ति हुन्छ यो भजनहरू सुन्दाखेरि चाहिँ हामीलाई एकदम राम्रो लाग्छ सधैँभरि सुनिरहौँ नाचिरहौँ गाइरहौँ भन्ने हुन्छ भजनको प्रति चाहिँ यति बिना राम्रो हो सबजनाले भजनपट्टि कीर्तनपट्टि पुरा ध्यान दिएर सुन्नु पर्छ गाउनु पर्छ हामीले